जब हामी क्लास फाज फाइभहरू पढ्थ्यौँ त्यति बेला हामीले मुगल डाइनेस्टी जस्तै कि अकबर हुमायु शाहजहाँ जहाँगिर औरङ्गजेबहरू धेरै जस्तो हामीले पढेका छन् अन्त त्यसमा चाहिँ हामीले मौर्य डाइनेस्टीको बारेमा पढेका थियोँ जसमा चाहिँ अशोका भन्ने राजा थियो जो चाहिँ भारतको मगध भन्ने राज्यमा परे बस्थ्यो अन्त ऊ चाहिँ एकदम हिँस्रक थियो एकदम अब प्रजालाई अत्याचार गर्थ्यौ अब उसलाई चाहिँ अब एकदम अब जित्न अब सबै अब राज्य हड्पने अब एउ एउटै राज्य बनाउने भन्ने थियो अन्त जब उसले धेरै जस्तोमा मान्छेहरू अब हुन्छ नि जङमा लडेर मारेर गरेर फेरि एक दिन चाहिँ जब उसले डल्लै आफ्नो राज्यको अब हुन्छ नि अरू राज्यहरूलाई मारी सकेर ऊ एक्लै हुँदाखेरि अब धेरै जस्तो मान्छे वरिपरि मरिरहेको देख्दाखेरि उसलाई एकदम दुःख लाग्यो कि अब मैले त धेरै पाप गरिसकेछु भनेर अन्त त्यो पापलाई कसरी सुधार्नु भन्दाखेरि चाहिँ जब उसले बुद्धको शरणमा लियो तब उसले ड डल्लै पापहरू अब गरेकोहरू सबै अब छोडिदियो धेरै कर्महरू गरेकोहरू हो यस्तो गरेर अन्त उसले चाहिँ अब बुद्धिजम् अब संसारमै फैलाउनु भनेर आफ्नो छोरा छोरीहरूलाई पनि श्रीलङ्का जस्तै जापानहरूतिर आफ्नो फैलाउने बुद्धिजम् फैलाउने चाहिँ गऱ्यो